हाम्रो गाउँमा मान्छेहरूले यात्रा गर्ने ठाउँहरू भन्नुपर्दा मानिसहरू यहाँ धेरै नै मन्दिरको दर्शनहरू गर्न चाहन्छन् जस्तै यो पाथिभरा मन्दिरहरू भयो अनि यस्तै नेपालमा रहेका भिन्न भिन्न जुन चाहिँ मन्दिरहरू भयो त्यसको भ्रमण गर्ने मानिसहरू धेरै नै चाहना राख्छन् र कतिपय मानिसहरू गएका पनि छन् धेरै मानिसहरू जान्छन् पनि र जाने योजना पनि बनाएका हुन्छन् र मन्दिर छोडी अरू ठाउँ भन्नुपर्दा हाम्रा मानिसहरू दार्जिलिङ बजार घुम्ने एकदम नै रहर गर्छन् किनभने हामी गाउँ ठाउँमा बसेका मान्छेहरूलाई बजारको हल्ली चल्ली गाडी गुडेका ठुल्ठुला मलहरू ठुल्ठुला दोकानपाटहरू घुम्ने एकदम नै रहर हुन्छ त्यस कारणले गर्दाखेरि हाम्रा गाउँका मान्छेहरू धेरै नै बजार घुम्ने रहरमा दार्जिलिङ बजार घुम्ने एकदम नै रहर गर्छन्